हलो ट्राभल एजेन्सी हो मैले बोलाएको समयमा तपाईँहरू आउनु भएन यसैकरण मलाई अलिकति समय ढिलो हुने कारणले गर्दामा चाहिँ म अन्य गाडीमा जान्छु र हजुरको यो ट्याक्सीलाई चाहिँ म रद्द गर्नु चाहन्छु अर्डरलाई चाहिँ म रद्द गर्न चाहन्छु